कालिम्पोङमा चाहिँ टुरिस्ट फेस्टिभेल हुन्छ माघे मेला हुन्छ रेलीमा फेरि कुजे डाँडामा पनि माघे मेला हुन्छ नेपालीको खाना पिना पुरा राम्रो राम्रो पाउँछ अन्त रेली के अरे रेलीमा माघे मेलामा पनि त्यस्तैहरू खानाकुरो पाउँछ जाँडको तोङ्बाहरू पाउँछ रमाइलो हुन्छ मेरो माइत घर चाहिँ अलगढा हो माल अलगढामा पनि सानोमा मेला लाग्दाखेरि आमाहरूसित जान्थ्यौँ अन्त रोटे पिङ खेल्थ्यौँ त्यो घुम्ने ट्रेनहरूमा खेल्थ्यौँ धेरै रमाइलो लाग्थ्यो मेरो माइत घर चाहिँ अलगढा हो